ए तपाईँ होटेल म्यानेजर हुनु हुन्छ ए म रुम न म रुम नम्बर एक सय तिनबाट ए होइन कि म त यहाँ दार्जिलिङ घुम्न आ आएको अन्त मलाई त्यति उयो छैन अनुभव फर्स्ट टाइम हो अन्त मलाई त्यो म्युजियमहरू घुम्नको लागि गाडीको लागि नि बन्दोबस्त गरिदिनु हुन्छ कि भनेर नि म म्युजियम म्युजियम फेमस म्युजियम हो त्यो नहेरी त अब जान सकिँदैन होइन अन्त म्युजियम अन्त त्यो टोय ट्रेनको लागि नि हजुर हजुर हजुर ए कति राम्रो छ आधा घण्टा त्यति टाढो छैन कस्तो छ होला है म्युजियम कस्तो छ हजुर हजुर हजुर हजुर त्यो त वरी नगर्नु होस् न भइहाल्छ मलाई त्यो गाडी चाहिँ बन्दोबस्त गरिदिनु होस् हो म्युजियम उयोको लागि चाहिँ म्युजियम हेर्ने एकदम इच्छा थियो म्युजियम टोय ट्रेन हजुर हजुर हजुर त्यही टोय ट्रेन र त्यसको लागि चाहिँ गरिदिनु हजुर हजुर हुन्छ